कृषकहरूले है प्रयोग गर्ने उपकरण औजारहरूमध्ये चाहिँ मुख्य चाहिँ काँटा कोदालो झ्याम्प्वालहरू हो अनि त्यसले खनेर चाहिँ हाम्रो बारी चाहिँ एकदमै मलिलो बनाउँछ अनि हामीलाई फसल रोप्नु चाहिँ एकदमै सजिलो हुन्छ